अँ हजुर नमस्कार हजुर तपाईँहरूले जुन चाहिँ तपाईँहरूको वेबसाइटबाट मलाई सर्ट पठाउनु भएको थियो एउटा सेतो तपाईँको रङको सर्ट थियो त्यो सर्ट मैले जुन चाहिँ साइजमा मगाएको थिएँ त्यो साइज म र मलाई चाहिएको मलाई लाग्ने भन्दा धेरै नै ठुलो आइ आइपुगेछ आइपुगेको छ र तपाईँको भन्दा त्यो सेतो मैले मगाएको थिएँ तर त्यो सेतोमा अरू तपाईँको रङहरू पनि धेरै मिसिएको छ र तपाईँको मुनिपटि हेर्दा अलिकति यता उता सानो सानो प्वालहरू पनि परेको रहेछ र अलिकति तपाईँलाई भन्नु पर्दा त्यो अलिक बिग्रिएको छ र तपाईँले यदि मलाई यो सामान छोडि अर्को दिनुभए धेरै राम्रो हुने थियो र यो सामानले मलाई एकदमै निराश पारेको छ किनभने मैले धेरै आशा राखेको थिएँ राम्रो आउँछ भनेर हो तर अब त्यस्तो त भएन र यो सामानले चाहिँ अब यो सामान गए पछि चाहिँ म अर्को राम्रो आउँछ भन्ने चाहिँ आशा गर्छु यो सामान पाउँदा चाहिँ म खुसी भएको छुइनँ अन्त